म खेलकुद भन्दाखेरि चाहिँ अहिले खेलकुद चाहिँ गरेको छुइनँ पहिला जति स्कुल टाइममा खेलियो र विशेष गरेर गोली अब मलाई फुटबल लात्ते भकुन्डो छ एकदमै मनपर्ने र बुझ्ने पनि हो अब म त्यही खेल्छु र अहिले त खेल्ने मौका पाएको छुइन र बेला बेलामा खेल्ने गर्छु र त्यसको साथै म क्रिकेट र क्रिकेट मलाई मनपर्छ असाध्यै अहिले क्रिकेट अब इन्डिया भयो अब बाहिर देश अब धेरै अब ओडिआई भयो ट्वेन्टी ट्वेन्टी क्रिकेट अब हेर्ने गर्छु त्यही खेल्छुँ पनि नानीहरूसँग अब र्याकेट भयो अब त्यस्तै खेल्ने गर्छु मलाई मनपर्ने चाहिँ फुटबल हो बेस्ट एकदम सजिलो राम्रो चाहिँ फुटबलै लाग्छ मलाई